सुन न अस्मिता के गर्दैछस् अँ मैले तँलाई अस्ति नै भनेको थिएँ नि के भन्छ म एउटा लुगा किन्नेवाला छु भनेर स्कर्ट किनेँ कि मैले भन न एउटा कस्तो कटनको स्कर्ट रहेछ कि कस्तो राम्रो भन न मैले त्यो तँलाई भनौँ भने कताबाट किनेँ भन्दाखेरि चाहिँ नि त्यहाँनिर तेरो यता कञ्चनको अपोजिट छ नि अहिले नयाँ उत्यो खोलेको रहेछ नि मल्स खोलेको रहेछ नि त कि कस्तो राम्रो भन न त्यहाँको अब मान्छेहरू पनि होइन कस्तो राम्रो हुन्छ बहिनी लैजाऊ न अरे नि त फर्स्टमा त विश्वास लागेको थिएन नि त कहाँ आठ सौ रुपियाँको लुगा कहाँ राम्रो होला त्यस्तो टाइपको फिल भएको थियो होइन मलाई त्यहाँदेखिनको ल दिइराख्नुहोस् न दोकानहरू ज्यादा काम लाग्छ भनेर चाहिँ यस्तो घोडा घोडासम्मको स्कर्ट ल्याएको छु नि त कि कर्टनको रहेछ व्हाइट कलरमा शीतल खालको होइन त्यहाँदेखिको ए विश्वास लागेको थिएन नि त पहिला एकदिन लगाए होइन दुई दिन त्यहाँदेखिको आम्भो भन न कस्तो कम्फर्टेबल एकपल्ट धोएपछि त झन यति कम्फर्टेबल भएको कि त्यो स्कर्ट त आम्भो म त दोकान जाँदा पनि त्यही लगाउँ लगाउँ लाग्छ हो अब ड्युटी जाँदा त लगाउनु भएन अनि बजार जाँदा पनि त्यही लगाएरै गएँ म त तिनपल्ट चारपल्ट हो कस्तो राम्रो भन न छपक्कै मिलेको होइन लुगा लाउँदा पनि राम्रो देख्ने सनक्कै देख्ने टी सर्टसँग पनि राम्रो देख्ने होइन लङ टी सर्टमा पनि राम्रै देख्ने छोटो टी सर्टमा पनि राम्रै देख्ने ज्याकेटसँग पनि राम्रै देख्ने होइन जुत्ता पनि अब जस्तो जुत्तामा पनि सुहाउँने भन न स्यान्डलमा नि सुहाई राखेको यसो स्पोर्ट सुसतिर पनि सुहाएको होइन कस्तो राम्रो छ त्यो स्कर्ट त होइन अनि के भन्छ तँ पनि लुगा किन्छु भन्दै थिइस् होइन त्यो तैले किनिस् भने चाहिँ म त्यो अगाडि म छुइँन भने पनि हिँड न त्यहाँ अगाडि जा कि कस्तो राम्रो त्यस्तो स्कर्टहरू किन अहिले पुरा आएको रहेछ त्यस्तो जामाहरू स्कर्टहरू होइन त्यस्तो किन न ओइ कस्तो राम्रो भन न मेरो त म त त्यही लगाउँ लगाउँ लाग्दैछ जहिले पनि गरममा कति शीतल कि अब हेर्न कस्तो घाम घाम देखेर मगाएको कि मगाएको भन्दा पनि त्यहाँ गएर किनेको कस्तो राम्रो म त डेली म त घरमा बस्दा पनि त्यही लगाउँ लगाउँ लाग्दैछ म त घरमा बस्दाको लागि पनि त्यही लुगा किन्नु पऱ्यो तँ गइस भने पनि हिँड न म तलाई त्यहाँ लान्छु कि राम्रो हुन्छ एकदमै राम्रो